मैले चाहिँ होइन एउटा एप्सबाट चाहिँ मिसोबाट चाहिँ कुर जामा मगाएको थिएँ त्यो जामा चाहिँ दामी थियो मिसोमा चाहिँ तर मैले मेरो घरमा आउदाखेरि चाहिँ त्यो जामा चाहिँ मलाई एउटा पनि मन परेन जस्तो देखाएको थियो नि त्योभन्दा त अब घिनै लाग्दो आएको थियो मेरोमा त्यो त्यो जामा चाहिँ म त्यो जामा चाहिँ अब लगाउनै मन परेन त्यो त्यसको क्वालिटी नै राम्रो थिएन प्लस मलाई त्यो लाउनै मन परेन र म मिसो एप्सबाट चाहिँ केही कुरो पनि मगाउँदिनँ सेकेन्ड टाइम चाहिँ मिसो एप्सबाट